र मलाई मन पर्ने चलचित्र चाहिँ अमीर खानहरू खेलेको मुभी हो होइन त्यो चाहिँ थ्री इडियट्स हो अन्त त्यो थ्री इडियट्स त्यो पिक्चरमा चाहिँ के मनपर्छ भन्दाखेरि चाहिँ मलाई अन्त मेन चाहिँ साथीहरूको छ है अन्त साथीहरू साथीहरू भनेको चाहिँ साथीहरू नै हुन्छ होइन जहाँ गए पनि जता गए पनि आफ्नो साथीहरू भनेको चाहिँ साथीहरू नै हुँदो रहेछ होइन आफ्नो साथमै हुन्छ साथीहरू भनेको चाहिँ होइन कहिले टाढा हुँदैन अन्त पढाईको पढाईको विषयमा पनि छ होइन र पढाईको विषयमा चाहिँ के छ भन्दाखेरि चाहिँ अन्त तिनजना साथीहरू हुन्छ होइन अन्त त्यो तिनजना साथीहरू चाहिँ एकजना चाहिँ गरिब फेमिलीबाट हुन्छ होइन गरिब फेमिलीबाट हुन्छ अन्त त्यसलाई चाहिँ त्यो सरहरूले पनि के के भन्छ होइन त्यो चाहिँ लद्दु यस्तो छ यसले त केही पनि गर्नु सक्दैन होइन त्यस्तो भनेको हुन्छ केही पनि गर्नु सक्दैन यसले गभर्मेन्ट जबहरू पनि पाउनु सक्दैन भनेको हुन्छ होइन अन्त लास्टमा चाहिँ त्यसले गभर्मेन्ट जबहरू पनि पाउँछ होइन पढेर देखाउँछ गरेर देखाउँछ होइन अन्त अन्त कति त्यो एउटा साथीको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आफूले सोचेको चिजहरू गर्नु नै पाउँदैन हुन्छ नि आफू अन्त आफूले के के सोचिरहेको हुन्छ होइन त्यसको एम्बिसन के हुन्छ अन्त त्यसलाई चाहिँ घरबाट बाउ आमाले पनि होइन बाउ आमाले चाहिँ अब बाउ आमाले भनेकै गर्नुपर्ने हुन्छ होइन त्यसको चाहिँ बाध्यता नै त्यस्तो हुन्छ त्यो साथीको चाहिँ एउटाको त्यस्तो हुन्छ अन्त त्यही बाउ आमाले भनेको उयेसमा मात्रै गर्नुपर्ने होइन अन्त त्ययसले केही अब आफूले चाहेको चिजहरू केही गर्नु पाएको हुँदैन होइन केही गर्नु पाउँदैन अन्त त्यो बाउ आमाहरूले भनेको मात्रै गर्नु पाउने भएको हुन्छ होइन अन्त एउटा चाहिँ रटनदास हुन्छ एउटा केटा चाहिँ होइन एउटा केटा चाहिँ रटनदास हुन्छ त्यो केटाले चाहिँ खालि रट्ने मात्रै हुन्छ होइन रट्ने रट्ने मात्रै गर्छ अन्त त्यस्तो अब बुझेर चाहिँ केही गरेको हुँदैन होइन पढाईतिर बुझेर केही पनि गर्नु सक्दैन त्यसले खालि रट्ने रटेर मात्रै केही गर्ने होइन अन्त मान्छे भएपछि चाहिँ कहिले त्यसरी अब हुन्छ नि रट्नु पर्छ तर अलिअलि मात्रामा भनेर बुझाएको छ होइन त्यो पिक्चरमा चाहिँ मुभीमा चाहिँ रटेर चाहिँ केही पनि गर्नु सक्दैन हामीले जे पनि गर्नुपर्छ होइन बुझेर गर्नुपर्छ होइन हो त्यस्तो बुझाएको छ अन्त मलाई मनपर्ने नै त्यही मुभी हो थ्री इडियट्स